राजस्व उत्पादन अथवा है राम्रो उत्पादनको लागि चाहिँ अब हामीले चाहिँ अब गर्नु पर्ने कुरा चाहिँ अब राम्रो राम्रो मूलको गोरुहरू लिएर है खेतीलाई एकदमै राम्रोसँगले जोतेर त्यसरी चाहिँ अब खेतीको अब ब बढाउन सकिन्छ होइन त्यहाँदेखि अन्त बिजनहरू पनि अब बोट बिरुवाहरू पनि एकदमै राम्रो क्वालिटीको लिएर है हामीले अब चाहिँ हाम्रो उत्पादनहरूलाई अब एकदमै राम्रो धेरै भन्दा धेरै फल फल निकाल्न फलाउन हामीले सकिन्छ जस्तो चाहिँ अब मलाई लाग्छ त्यही कारण चाहिँ हामीले राम्रो गोरु राम्रो राख्छौँ उत्पादन एकदम राम्रो उत्पादनको लागि चाहिँ हामीले राम्रो गोरु युज प्रयोग गर्ने हो र राम्रो बर बिजनलाई प्रयोग गरेर चाहिँ हाम्रो उत्पादन चाहिँ ज्यादा हुन्छ बेसी हुन्छ जस्तो लाग्छ